प्रविधिको प्रयोग गर्दाखेरि ज्येष्ठ नागरिकहरूले के भने अब उनीहरूले कतिवटा कुरा अहिलेको नयाँ तकनिकहरूलाई थाहा हुँदैन अब जुन चाहिँ नयाँ नयाँ नै अहिले निस्केको छ टेक्नोलोजीहरू त्यो विषयमा केही थाहा हुँदैन अन्त त्यसमा कतिवटा कुरोको ज्ञान नभएको कारणले उनीहरूलाई अब नयाँ चिजहरूको सामना गर्नु चाहिँ एकदमै साह्रो पर्छ र सिक्नु अब सिकेका हुँदैन र उहाँहरूले र यो विषयमा उनीहरूलाई ज्ञान पनि नभएकोले गर्दाखेरि अब अनभिज्ञ भएकोले गर्दाखेरि चाहिँ यो कतिवटा कुरो जान्दैन र अब ज्येष्ठ नागरिकहरू उहाँहरूले त्यो उहाँहरूको पालामा चलाउनु पनि भएको हुँदैन र यस जानेको पनि हुँदैन त्यसले गर्दा उनीहरूलाई अलिकति उनीहरूले अब यो कुरो चलाउनु सिक्नु अलिकति अब साह्रै पर्छ र अब यो विषयमा चाहिँ उहाँहरूलाई अलिकति ज्ञानहरू दिनु जरुरी छ जस्तो लाग्छ मलाई